हाम्रो घर छेउमा चाहिँ ग्राउन्ड छ मलाई सानोदेखिको खेलकुदमा चाहिँ पुरा इन्ट्रेस्ट छ हो अन्त मेरो घर छेउमा ग्राउन्ड छ म सानोमा जान्थे त्यहाँ खेल्नु खेलकुदमा चाहिँ के हुन्छ भनेदेखि हामी हाम्रो गाउँको साथी भाइ हामी हामीले नयाँ साथी भेट्छौँ हामी कहिले नगएको जगामा हामीलाई खेल्नु लान्छ हामी कहिले त्यो जगा देखेको हुँदैन त्यो जगा जानु पाउँछौँ हामीले नयाँ नयाँ साथीहरूसँग भेट्नु पाउँछौँ कति राम्रो खुसी यी खु खुसीको फिल हुन्छ होइन अन्त स्पोर्ट्समा धेरै प्रकारको स्पोर्ट्समा चाहिँ धेरै प्रकारको हामीले सिख पाउँछ किनभने हामी स्पोर्ट्स त हामीले गर्छौँ स्पोर्ट्स भने हामीले स्पोर्ट्स गर्छौँ तर धेरै प्रकार हाम्रो जिउमा राम्रो हो हाम्रो फिटनेस् बस्छ तर स्पोर्ट्स गरे पछि चाहिँ हामीले त्यो नर्मल जिनिसहरू चाहिँ खानु भएन जस्तो कि सुपारी टुपारी त्यस्तोहरू खायो भने चाहिँ हामीलाई हेल्थमा हाम्रो अझ उल्टा इफेक्ट आउँछ त्यो भन्दा दामी त हामीले स्पोर्ट्स गऱ्यो भने हाम्रो हेल्थको लागि बहुत राम्रो हामीले नयाँ नयाँ जगा हामी कहिले नगएको जगाहरू जानु पाउँछौँ हामीले साथी भाइहरूसँग भेट्छौँ मिल्छौँ धेरै भन्दा धेरै खुसी हुन्छ घरको जति टेन्सन हुन्छ त्यो पनि दूर हुन्छ कति राम्रो हुन्छ नयाँ नयाँ साथी भाइहरूसँग इन्जोय गर्नु पाउँछ खेल्नु पाउँछ घाममा हामी खेल्छौँ घाममा स्टामिनाहरू हामीलाई बहुत बढ्छ हामीले नरम्रो जिनिसहरू चाहिँ खानु भएन स्पोर्ट्स खेल्दा